हेलो नाङ्सा लामा हो तपाईँ ए मैले पिज्जा अर्डर गर्नु भए थियो नि त्यो पिज्जा पिज्जा कहिले आउनुहुन्छ अनि केमा आउनुहुन्छ स्कुटीमा कि गाडीमा अनि कागजमा प्याक गर्नुहुन्छ कि प्लास्टिकमा अनि प्लास्टिकमा प्याक गरिदिनुहोस् ल राम्ररी पठाइ दिनुहोस् मैलाहरू मैला प्लास्टिकमा चाहिँ नहालेर पठाइ दिनुहोस् हाम्रो प्लास्टिकमा प्याक गरेर पठाइ दिनुहोस् ल